ए बहिनी अनि त त बैनी बहिनी वाक वाकमा जाँदैछौ अहिले ए चौरास्तापट्टि जाँदैछ हजुर म अस्ति अलिक बिसन् बिसन्चो भएँ कि अनि त नि अब त्यही त बहिनीलाई त्यही त हामीसँगै जानुपर्छ होला भनेर नि कति बजीतिर कति बजी जानु मर्निङको जानुहुँदैछ कि इभिनिङमा जानुहुँदैछ कि हजुर हजुर इभिनिङ हजुर ए इभिनिङ इभिनिङ वाक जानुहुँदैछ जाँदैछ है बहिनीहरू हुन्छ हामी हामी सँगै जाऔँ न बहिनी इभिनिङमा साढे चारतिर है त्यो चौरस्ताको त्यो माल रोडपट्टि जाँदा हुन्छ होला है एक त्यो माल रोड डल्लै घुम्यो होइन हजुर ए हुन्छ म बहिनीको घर आउँछु नि त मतलब बहिनीको तल पऱ्यो म माथिबाट आउँछु हो त्यहाँदेखिन् मलाई पर्खिने मलाई मलाई पर्ख कि अनि त अनि स सँगै जाऔँ न अँ अँ अँ त्यही त वाक गर्नु जरुरी छ नि त हो अनि त फेरि चौरस्ता सबैभन्दा राम्रो प्लेस पनि छ हो अनि त हामी त्यहीँनेरि जाऔँ न ल कै कहिलेदेखि कहिलेदेखि जा सँगै जानु बहिनी त्यसो हो ए अँ अँ पानी पर्दाखेरि त पानी पर्दाखेरि त मेरो पनि प्रब्लमै छ अलिक माथि छ घर त त्यो टाढो पर्छ हो अनि त पानी अलिक यो रहने थालेपछि चाहिँ जाऔँ न त बहिनी अरू

अँ अरू साथीहरू जाँदैछ होला नि है हजुर अँ अँ ए जाँदैछ है ए अँ अँ ए अँ त्यही त मलाई हजुर हुन्छ हुन्छ म पनि बिहान त अलिकति मलाई पनि भ्याउनु साह्रो पर्छ कि अँ इभिनिङमा चाहिँ कामहरू पनि सकेको हुन्छु अनि जाऔँ न साढे सात आठ बजीभित्र चाहिँ सधैँ जाऔँ न ल एक घन्टा गरेर एक घन्टा गरेर आऊँ न हामी अँ हुन्छ बहिनी म निस्किनुअगाडि कल गर्छु नि ल हुन्छ हुन्छ बहिनी अहिले राखेँ ल हुन्छ हुन्छ बहिनी हुन्छ